नेपाली भाषा चाहिँ अहिले यस्तो भएको छ कि नेपाली भाषालाई मान्छेले त्यति प्रायोरिटी दिँदैन तर नेपाली भाषा भनेको चाहिँ यस्तो हो नेपाली भाषा चाहिँ हाम्रो मातृ भाषा हो आमाको भाषा हो मातृ भने पछि अब आमाको भाषामा आउँछ तर अब हाम्रो नेपाली भाषालाई अहिलेको नानीहरूले त्यति उयो गर्दैन तर अब अहिले अहिलेको घडी अनुसार हो भने यो नेपालीको यत्ति साह्रो महत्त्व छ नेपाली भाषा नजान्नेले त कहीँ पनि गएर पनि उयो गर्नु सक्दैन किनभने नेपाली भाषा भनेको चाहिँ एउटा आफ्नो भूमिको जन्म भूमिको भाषा हो अब भर्खर जन्मेको नानीले पनि अब आमा भनेर बोल्दाखेरि पनि अब एउटा नेपालीमै आयो नि त आमा भाषा है एउटा मातृ भाषा हो त्यसै कारण नेपाली भषाले नेपाली भाषा अहिले पुरा फस्टाएर गएको छ हालैदेखि परिवर्तन भएको छ मान्छेहरूले बुझ्नु थालेको छ किनभने नेपाली भाषाले गर्दाखेरि मान्छेहरू कहाँ कहाँ पुगेको छ लेखकहरूले नेपालीमा कस्तो कस्तो लेखेको छन् कवि कविताहरू हो त्यही मुताबिक तपाईँको उन्नाइस सय बयान्नब्बे सालमा दिलकुमारी भण्डारी गान्तोक नरबहादुर भण्डारी र दिलकुमारी भण्डारीले नेपाली भाषाको मान्यतालाई मान्यता ल्याउनु भएको छ त्यसै कारण यो संविधान मुताबिक हेऱ्यो भने कुबेरचन्द्र दाहालले पनि संविधानलाई भारतको संविधानलाई नेपालीमा अनुवाद गर्नुभएको छ अन्त त्यस्तै थियो भने त त्यस्तो नेपालीतिर अनुवाद पनि त हुने थिएन अन्त त्यसै कारण अहिले नेपाली भाषालाई खे खेलाइँची गर्नु हुँदैन यसलाई परिवर्तन ल्याएर यसलाई जागरूकता ल्याउनुपर्छ नेपाली भनेको नेपाली नै हुन्छ त्यसै कारण सबैको सोच चाहिँ नेपालीमा बढोस् नेपालीमा राम्रो होस्